मेरोमा एउटा आगो फुक्ने चुल्हा छ होइन चुल्हामा पकाको चाहिँ धेरै फरक हुन्छ चुल्हामा चाहिँ अब म पानीहरू उमाल्छु खाने पानी नानीहरूलाई खाने पानी उमाल्छु उमालेको पानी नानीहरूलाई खुवाउँछु त्यो चुल्हामा उमालेको पानी चाहिँ एकदमै राम्रो हुन्छ ग्यासभन्दा धेरै नै राम्रो हुन्छ ग्यास इन्डक्सनभन्दा अबो त्यो चुल्हामा उमालेको पानी खाँदाखेरि चाहिँ अब स्वास्थ्यको लागि पनि एकदमै राम्रो हो ग्यासमा त हुनु त छिटो हुन्छ पकउँदा छिटो हुन्छ तर आगोमा बनाएको जस्तो चुल्हामा बनाएको जस्तो त्यो स्वा टेसै हुँदैन स्वादै हुँदैन त्यसमा अब म कतैतिर गएँ भने अब उता माइततिर गएँ भने पनि चुल्हामा पकाएर दिएको एकदमै मलाई मन पर्छ एकदमै राम्रो लाग्छ ग्यासभन्दा इन्डक्सनभन्दा त मलाई एकदमै चुल्हामा पकाएको खानापिना एकदमै मनपर्छ